हामी बिजुलीमा भक्कु उयो निर्भर हुँदैनौँ किनकि बिजुली नभए पनि हामी खाना साना पकाई नै रहेको हुन्छौँ ग्यासमा पकाउँछौ दाउरामा पकाउँछौ दुई तिन दिनको बिजुलीले हाम्रो केही भए पनि केही बिगार्नु सक्दैन खाना चाहिँ बाहिर पनि हुन्छ होइन दौउरामा पकाउँछ ग्यासतिर पकाउँछ केही साह्रो पर्दैन मेन त खाना त हो अन्त हामी त जिउँदो बस्न सक्छ लाइट बिना पनि अब त्यो कोही कोही बेला मात्रै हुन्छ त्यसमा चाहिँ हामी लाइट युज गर्छौँ